मलाई गार्डनिङ गर्नु एकदमै मनपर्छ किनभने या घरमा पनि गार्डनिङ छ भने एकदमै राम्रो देख्छ घर जस्तोसुकै सानो नै नहोस् होइन पुरानो नै घर नहोस् तर ओरिपरि फुलहरू फुल बगैँचा छ भने एकदमै राम्रो देख्छ त्यो फुलले घरलाई एकदमै ढकमक्क पारेर राखेको हुन्छ अनि बारीमा एउटा सानो पनि एउटा कोठेबारी छ भने त्यो कोठेबारीमा हामीले धेरै कुरा लगाउन सक्छौँ होइन धेरै कुरा लगाउन सक्छौँ आफूले घरमा खाने हामीले उमार्न सक्छौँ सानो सानो कुराहरू जस्तै अब हामीले खोर्सानी बारीमा रोप लगाएको छौँ भने हामीले ल्याएर फ्रिजमा ल्याउनु परेन होइन जति बेला चाहिन्छ त्यतिखेर हामीले टिपेर त्यो खोर्सानी चलाउन सक्छौँ यस्तै कुरा हामीले धनियाँ हामीले बारीमा छरेका सानोबडे एउटा कोठेबारीमा धनियाँ छरेको छौँ भने त्यति नै खेर त्यसलाई हामीले जतिबेला चाहिन्छ त्यतिखेर हामीले अलिकति चाहिने जति चाहिन्छ त्यति नै टिपेर ल्याएर हामीले त्यसलाई धनियाँलाई चलाउन सक्छौँ त्यसरी नै हामीले ल्याएर अब त्यो धनियाँलाई हामीले ल्याएर फ्रिजमा हालिराख्नु परेन होइन फ्रिजमा हालिराखेको छ भने ओइलिएर सबै त्यसको सेन्टहरू सबै गइसकेको हुन्छ होइन त्यस्तो गर्नपरेन अनि अरू धेरै चिजहरू छ सागसब्जीहरू सागहरू ल्याएर हामीले फ्रिजमा हालेको छौँ त्यो साग भोलिपल्ट खान्छुु भन्दा एकदमै त्यसको टेस्टलेस् भइसकेको हुन्छ त्यसको अनि सेन्ट पनि गइसकेको हुन्छ तर हामीले घरमै साग खानु मनपऱ्यो उमारेको छौँ भने टपक्क टिपेर हामीले जति खानु मनपर्छ जति हामी अब परिवार छौँ जतिजना परिवार छौँ त्यतिजनामा पुग्ने मात्रै टिपेर हामीले पकाउनु सक्यौँ भने धेरै यसरी नै हाम्रो थुप्रै कुरो हाम्रो सेभ हुँदै जान्छ होइन अनि त्यसरी नै अरू सब्जीहरू पनि यसरी नै सागसब्जीहरू अनि अरू फलफुल पनि अब हामीहरूले हामी बसेको जग्गा अनुसार त त्यहाँको मौसम कस्तो छ त्यो मौसम अनुसार कुन फलफुल हुन्छ त्यो फलफुल पनि हामी लगाउन सक्यौँ भने होइन धेरै नै हामीलाई हाम्रो हेल्थलाई सहायता पुऱ्याउँछ फलफुलले पनि धेरै नरोपे पनि एउटा दुईवटा फलफुलै हामीले रोप्न सक्यौँ भने होइन हामीलाई ताजा फलहरू हामीले खानु हाम्रो हेल्थको लागि धेरै राम्रो भएर जान्छ अनि त्यसरी फुलहरू सिजन आनुसारको हामीले फुलहरू लगाएको छौँ भने घरलाई एकदमै ढकमक्क हुन्छ दसैँ तिहारमा हामीले सयपत्री फुल मखमली लगाएको छौँ भने हामीले बाहिर त्यसलाई किनेर चलाइरहनु परेन होइन घरमा पुज्ने फुलहरू एउटा खिड्की र दैलोमा माला उनेर लगाउने फुलहरू जति पनि हामीलाई पुग्नसक्छ होइन त्यसरी नै मलाई चाहिँ एकदमै गार्डनिङको बेसी नभए नि कम्ती कम्ती हामीले गार्डनिङ गरेको छौँ भने चाहिँ एकदमै राम्रो भएर जान्छ